मैले माछा मार्नु चाहिँ सानोदेखि नै अब सिकेँ साथीहरूसँग माछा मार्नु जान्थेँ कोही बेला बल्छी खेल्यो अब माछा मार्दा के के चारोहरू हाल्नु पर्छ त्यो पनि सबै सिकेँ मैले र अचेल चाहिँ अब अलि छोडेँ तर अब माछा मार्ने तरिका थुप्रै छ कसैले जाल हान्छ कसैले बाँसको अब ढडिया बनाएर ढडिया थापेर मार्छ कसैले खोला फर्काउँछ खोला फर्काउँछ कसैले अब अनेकको झारपात कुटेर दबाई हालेर मार्छ थुप्रै छ तरिका माछा मार्ने कसैले थकौली बनाएर उघाउँछ र माछा मार्ने त्यस्तै हो मैले पनि त्यो सिकेँ अहिले अलिक छोडेँ अब माछा मार्नु र अबो कतिले अबो माछा मार्छ कसैले माछा पाल्छन् कसैले के गर्छन् र अब के के अबो रुखपातहरूमा रोपिन्छ के फलफुलहरू त्यस्तै पारेरन् माछा मर्छ र त्यही माछा मार्दा ओर्दा अबो हामी पैला सानैदेखिन् सिक्यौँ अचेल अब छोड्यौँ तर अब कहिले खेतीपाती पनि पहिला गरेँ माछा मार्नु छोडेँ खेतीपाती गरेँ अनिको कामहरू गरेँ किसिम थुप्रै कामहरू गरियो र आबो केअरे खेतीपाती गाई बस्तु पाल्नु बाख्रा खसी पाल्नु कुखुरा पाल्नु फुल रोप्नु कस्तो कस्तो तरिकाको कामहरू गरियो अब अहिले चाहिँ सकिँदैन र अब नानीहरूले गर्छन् अहिलेको जमानामा त्यस्तै गर्दै आइयो अब त बुढेसकाल हुँदै गयो